मान्छेको मानसिक र शारीरिक खेलकुदले गर्दा निकै अब राम्रो हुन्छ खेलकुद भनेको कुरो चाहिँ जब हामी खेल्न जान्छौँ सबै टेन्सनहरू छोडेर हामीले खेल्दाखेरि पसिना बगाउँछौ त्यो पसिना बगाएको अनुसारले हाम्रो शरीरको एक एक नसा नसा तन्किएको हुन्छ त्यो नसा तन्किएकोले गर्दाखेरि हाम्रो सबै टेन्सन दुर हुन्छ अन्त मान्छेको शारीरिक स्वास्थ्य राम्रो हुन्छ हामीले सबैकुरो भुलेर खेलकुद प्रति ध्यान दियोभने खेलकुदले मान्छेलाई मानसिक शारीरिक मान्छेको स्वास्थ्यलाई राम्रो पुऱ्याउँछ